म कुद्न त यो दौडिन त म पहिला बाह्र वर्षको उमेरमा हुँदादेखि नै कुद्न थालेको हो अन्त अलिक कुद्दा कुद्दा लड्नु चोटपटकहरू त पुरै धेरै कम के हो बेसी लडिसकेर धेरै बेसी अब लडिसकेर हुन्छ नि चोटपटक लागिसकेर चाहिँ बानी भइसकेको थियो आफूलाई मतलब छैन अब दिन हो दुख्नु यसो चोटपटक लाग्दाखेरि चाहिँ के हुन्थ्यो भन्दा चाहिँ फर्स्टमा म पहिलो बार लड्दा चाहिँ के भएको थियो भन्दा चाहिँ त्यत्ति बेला म अचानक कसरी झरिपठायो भनेर त्यत्ति बेला जोस थियो के एउटा अब चाहिँ म पाँच किलोमिटर नरोकिइकनै कद्छु भन्ने जोस थियो कि अन्त कुद्न थालेँ त्यति बेला म झन्डै तेह्र वर्षको मात्र थिएँ होइन कुद्न थालेँ एकदमै कुद्न थालेँ स्पिड पनि कुदिनँ ठिकैको लिमिटमा कुद्यो कुद्यो कुद्यो चार किलोमिटरसम्म कुदिसकेर चाहिँ अलिक साह्रो पर्न थाल्यो क्या हो भुँडीको सबै दुख्न थाल्यो होइन इन्द्रियहरू सबै दुख्न थाल्यो अलिक आँखा पनि धुन्द्ला धुन्द्ला हुँदै गयो होइन अनि चाहिँ मेरो अब यति नै रहेछ होइन मेरो मतलब के भन्छ यसलाई मेरो लिमिट त्यति नै रहेछ कुद्नसक्ने अझै मैले म अझ अब एकछिन नकुदेर बिसाउनुपर्ने रहेछ भनेर चाहिँ मलाई थाहा हुँदै थियो तर म आफ्नो जोस थियो एउटा डेडी जुन चाहिँ डेडिकेसन थियो तसर्थ म कुदेको कुदेकै गरेँ होइन अनि त्यसो गर्दा हुनाले गर्दा मेरो खुट्टा मेरो दाइने खुट्टा चाहिँ मर्कियो अन्त मर्केकोले गर्दा म अब त्यही एकछिन बिसाएर घरतर्फ फर्किनु लागेँ मलाई घर फर्किन हिँडेर त्यत्तिकै मर्केको खुट्टामा हिँडेर एक घन्टा लाग्यो अन्त त्यत्तिकै घरमा आएर नुनपानीले सेक्दा अन्त दबाईपानीहरू गरेँ होइन अन्त त्यत्तिकै जाती भयो फेरि जस्तो जाती भयो त्यस्तै कुद्न थालेँ अन्त त्यत्ति बेलासम्म आफ्नो साथी पनि धेरै भएको थियो कुद्नको लागि हो एकदम आफ्नो जिउप्रति चाहिँ मलाई धेरै माया थियो अन्त म कुद्न कुद्न चाहिँ धेरै रुचाउँथेँ म त्यत्तिकै त्यत्तिकै म कुद्दा कुद्दा कुद्दा कुद्दै म सोह्र वर्षको उमेरसम्म कुदी मतलब कुद्न धेरै मन लाग्थ्यो क्या हो रहर लाग्थ्यो दाजुहरूसित भाइहरू सब मिलेर होइन मैले धेरै रेसहरूमा पनि भागे भाग लिएँ अन्त स्कुलको देखि पनि धेरै कुदेको छु तर एकखेप चाहिँ मन दुखेको छ क्या हो एकखेप चाहिँ सर्टिफिकेट नदिँदा चाहिँ म फर्स्ट आएको थिएँ होइन सर्टिफिकेट दिँदा जुन दिन सेकेन्ड आएँ नि त्यो दिन चाहिँ सर्टिफिकेट दिएको थियो पुरा रिस उठेको छ त्यो दिन पुरा रिस उठेको छ अन्त यसो कुद्दाखेरि हेर न आफूले सजिलोको लागि राम्रो जुन चाहिँ राम्रो राम्रो हुल हुन्छ नि शरीरलाई जुन चाहिँ जसले जस्तो कुराले चाहिँ राम्रो गर्छ त्यसमा चाहिँ अलिअलि चोटपटक चाहिँ खान्छै खान्छ क्या हौ मान्छेहरू गिर्छै गिर्छ एक दुई खेप त चोटपटकहरू लाग्छ लड्छ होइन त्यो अब त्यो लड्छ दुख्छ भनेर चाहिँ नडराइकन चाहिँ फेरि उठेर चाहिँ कुद्नुपर्छ क्या हौ आफ्नो लक्ष्यतर्फ हिँड्नु हिँड्नुपर्छ क्या हौ कुदेको कुदैकै गर्नुपर्छ कुदेको हो होइन लड्नुपर्छ अब यदि म त कुद्दाखेरि धेरै लडेँ पहिला पनि होइन अन्त एक खेप त कुद्दा साइड पेन भएर आफ्नो साथीको कन्दामा लड्दा बसे होइन तर बेसी कुद्दै गयो भने थाक्छ कि मान्छे अन्त थाक्दा फेरि चाहिँ हामी बस्दा डाइरेक्ट बस्नुहुँदैन डाइरेक्ट बस्यो भने चाहिँ आफ्नो जिउको त्यो खुन तातिएको खुन पनि सेलाई हाल्छ कि अनि त्यसले चाहिँ झन् कुद्न साह्रो पर्छ त्यही कारण चाहिँ हामी कुद्दैछ भने अब बेसी नै थाक्यो एन्कलहरू मतलब खुट्टाहरू मर्किएको जस्तो हुँदैछ अनि खुट्टाहरू दुख्नु थाल्यो भने चाहिँ एकछिन बिसाएर लामो सास पाँच छ खेप तानेर फेरि बिस्तारै बिस्तारै कुद्नुपर्छ कि कुद्न सकेन भने स्पिड हिँड्नु ट्राई गर्नुपर्छ कि स्पिड हिँड्ने कोसिस गर्नुपर्छ अन्त आफू स्पिड हिँड्न लागेको छ भने फेरि आफ्नो त्यो जिउ तातिएकोले गर्दा सबै कुरा जति जिउ खुट्टा हातखुट्टा दुख्दैथ्यो मर्किने लाग्दैथ्यो त्यो सबै जाती हुन्छ क्या आफै त्यही भएर चाहिँ रोक्नु चाहिँ हुँदैन त्यो बसिहाल्यो भने चाहिँ जिउ सेलिन्छ कि अन्त जिउ सेलियो भने फेरि जिउ तताउनु धेरै गाह्रो पर्छ अन्त त्यो गाह्रो पऱ्यो भने चाहिँ आफ्नो जिउ लोसे भइहाल्छ कुदेको कुदै गर्नुपर्छ बरू कुद्यो बस्यो बस्नु चाहिँ हुँदैन कि बरू बिस्तारै हिँड्दै हिँड्दै अलिक स्पिड हिँड्नुपर्छ अलिकति साह्रै थाक्यो भने साह्रै बाटोहरू अब धुन्द्ला देख्नु थाल्यो भने चाहिँ एकछिन नबसेर तर उभेर नै बिस्तारै हिँड्दै हिँड्दै हो लामो लामो सास लिँदै एकछिन एक्ससाइज गर्दै खुट्टाहरू तन्काउँदै होइन एकछिन पुसअप्सहरू गर्दै हो त्यसरी आफ्नो जिउलाई आफ्नो जिउको त्यो जुन चाहिँ तापमान छ त्यसलाई चाहिँ त्यो सेलाउनु चाहिँ दिनुहुँदैन क्या